मलाई चाहिँ के लाग्छ भने यहाँ कालिम्पोङ भन्दाखेरि चाहिँ कालिम्पोङमा चाहिँ एउटा छ एउटा नर्सिङ स्कुल भन्ने छ है त्यहाँनिर कतिजना बहिनीहरू छ है बहिनीहरू त्यहाँनिर स्कुल जानुहुन्छ नर्सिङ स्कुल जानुहुन्छ है त्यहाँबाट कतिजना बाहिरहरू पनि पढछन् जस्तै कि जिएनएम भन्छ एएनएमहरू भन्छ यो चाहिँ तपाईँको गभर्नमेन्टको हो है गभर्नमेन्टको हो यो चाहिँ जिएनएम भनेको चाहिँ अलिकति माथिको हो एएनएम चाहिँ अलिकति मुनिको हो है यसमा चाहिँ तपाईँको उनीहरूले चाहिँ पुरा पैसाहरू है पैसा पुरा तिरेर उनीहरूले पुरा भन्दा पनि पुरा पैसा तिरेर चाहिँ उनीहरूले त्यो उयो गरेको हुन्छ पढेको हुन्छ है ट्रेनिङहरू गरेको हुन्छ यो उनीहरूले यो नर्सको चाहिँ अन्त त्यहाँदेखि त्यो सकिएपछि चाहिँ एउटा उयो गर्नुपर्छ जस्तो कि रेजिस्ट्रेसन हुन्छ है उनीहरूको त्यो गभर्मेन्ट हुन्छ कि हुँदैन भन्ने खालको यो तपाईँको यो चाहिँ कलकत्तामा भनेर मैले सुनेको थिएँ है सुनेको थिएँ यो कलकत्तामा चाहिँ तपाईँको रेजिस्ट्रेसन हुन्छ अरे त्यहाँ रेजिस्ट्रेसन गरेपछि मात्रै उनीहरूको त्यहाँबाट उयो एउटा कागज आउछ अरे त्यो कागजमा चाहिँ उनीहरूको हुन्छ अब चाहिँ उनीहरूको गभर्मेन्ट भयो भनेर चाहिँ यो चाहिँ अब पर्मिसन हो जस्तो पर्मिसन आएपछि चाहिँ त्यहाँदेखि तपाईँको अब यता कालिम्पोङमा आएर गर्दाखेरि चाहिँ गभर्मेन्टमै उनीहरूले पायो भने ठिकै छ होइन गभर्मेनटमै पायो भने उनीहरूको सेलरीहरू पनि राम्रो हुन्छ अब प्राइभेटमा उनीहरूले पाइहाल्यो भने चाहिँ उनीहरूको प्राइभेटमा त्यस्तो सेलरीहरू चाहिँ त्यस्तो राम्रो दिँदैन प्राइभेटमा चाहिँ है किनकि प्राइभेटमा चाहिँ अब मान्छेहरू त्यस्तो जाँदैन नि त पेसेन्टहरू त्सस्तो बेसी जाँदैन किनकि मान्छेहरूमा अब कतिजना गरिबहरू हुन्छ उनीहरूले त बेसी जस्तो गभर्मेन्टमै राख्छौँ पेसेन्टहरू पनि उसमा राख्दैन प्राइभेटमा राख्दैनौँ है त्यही कारणले गर्दाखेरि चाहिँ त्यही भएर पनि होला प्राइभेट हस्पिटलमा है अब राम्रो त राम्रो हुन्छ प्राइभेटमा पनि डक्टरहरू सबै राम्रै हुनुहुन्छ है सिस्टरहरू पनि राम्रै हुन्छ तर अब अलिकति अब सिस्टरहरूलाई चाहिँ अलिकति उनीहरूलाई चाहिँ सेलेरी चाहिँ अलिकति चाहिंँ कम्ती नै दिनुहुन्छ है फेरि अब उनीहरू त तर पनि कति पैसा तिरेर ट्रेनिङ गरेको हुन्छ अब बहिनीहरूले दिदीहरूले कति ट्रेनिङ गरेको हुन्छ पैसाहरू तिरेर तर उनीहरूले त अब सेलेरी कम्ती पाउँछ है तर पनि उनीहरूले अब तर पनि अब उनीहरूको उयोले गर्दाखेरि नै उनीहरूले काम गरि नै रहेको हुन्छ है प्राइभेटमा काम गरि नै रहेको हुन्छ त्यति कम्ती सेलेरीमा पनि तर अब अरू गभर्मेन्टमा पनि उनीहरूले ट्राईहरू त गरिरेहेको हुन्छ कतिले त हुँदैन कतिले त पाउँदैन गभर्मेन्टमा है कति पाउनेहरूले त गभर्मेन्टमा खुसी खुसी नै गरिरहेको हुन्छ कतिले गभर्मेन्टमा गर्दा गर्दै अब उनीहरूलाई के हुन्छ फेरि उनीहरू प्राइभेटमा पनि जान्छ कति जग्गा त है कतिजना त जान्छ पनि प्राइभेटमा खासमा हो भने अब गभर्मेन्टमा खासमा हुँदा राम्रो हो किनकि अब प्राइभेटमा अब तपाईँको अब नर्सहरू गर्नु त खासमा प्राइभेटमा राम्रो पनि हो अलिकति इज्जत पनि हुन्छ मान्छेहरूले भन्छ पनि अरे यो त अहिले त गभर्मेन्ट नर्स पो त हौ कस्तो राम्रो छ भनेर पनि कतिले कुराहरू पनि गर्छ है अब प्राइभेटले प्राइभेटमा चाहिँ अब तपाईँको नर्सहरू चाहिँ अब सायद अब सेलेरीहरू कम्ती भएर पनि होला है अब मान्छेहरूले उयो पनि गर्दैन त्यस्तो यादहरू पनि गर्दैन ए यो त प्राइभेटमा गर्छ भनेर त्यस्तो यादहरू पनि गर्दैन त्यही कारणले त्यस्तो मान्छेहरू बेसी जस्तो प्राइभेट हस्पिटलमा अब डक्टरहरू देखाउन जान्छ फेरि यस्तो हुन्छ प्राइभेटमा डक्टरहरू बस्नुहुन्छ उ डक्टरहरू पनि राम्रो अब राम्रैसँगले चेकहरू गर्नुहुन्छ होइन चेकहरू गर्दाखेरि पनि कति अब एडमिटहरू गर्नु भनेर भन्छ एडमिटहरू यस्तो भन्छ अब कति अब पेसेन्टको पार्टीहरूले चाहिँ यसो पनि भन्छ अब हामी चाहिँ प्राइभेटमा गर्दैनौँ गभर्मेन्टमै गर्छौँ भनेर भन्छ किनकि अब गभर्मेन्टमा राम्रो छ भनेर होला है तर पनि अब गभर्मेन्टमा राम्रो त राम्रो हुन्छ है कति अब उयो हुन्छ नर्सहरू हुन्छ नर्सहरू कति गभर्मेन्टमा चाहिँ यति सारो अब उयो हुन्छ कति चाहिँ अब नर्सहरूले कति गालीहरू गर्नुहुन्छ कस्तो के गर्नुहुन्छ होइन तर पनि मान्छेहरू चाहिँ बेसीजस्तो चाहिँ अब यस्तै त्यो गालीहरूको कारणले गर्दा पनि होला है प्राइभेटमै बेसीजसो चाहिँ प्राइभेटमै राखेर गर्छौँ है र अब यो कालिम्पोङमा भन्दाखेरि चाहिँ कालिम्पोङमा छ अब यहाँ कतिजना अब आएर ट्रेनिङहरू गरेको छ है ट्रेनिङहरू कतिले त गर्दैछ पनि फेरि गभर्मेन्टमा डाइरेक्ट तपाईँले गएर होइन डाइरेक्ट गएर म नर्स ट्रेनिङ गर्न आएको भनेर डाइरेक्ट भन्दाखेरि उनीहरूले दिँदैन पनि है पहिला तिमी तिमीले साइन्स गरेको छौ भनेर सोध्छ तिमीले ट्रेनिङ गरेको छौ यस्तो जिएनएमको एएनएमको भनेर उनीहरूले सोध्छ पनि होइन उनीहरूले गरेको छुइनँ भनेर उनीहरूलाई त्यस्तो उनीहरूलाई त्यहाँनिर चान्सहरू दिँदैन है प्राइभेटमा गयो भने चाहिँ फेरि तपाईँहरू प्राइभेटमा जानुभयो भने चाहिँ उनीहरूलाई भन्यो भने त्यहाँको अफिसकोहरूले होइन अफिसकोहरूले अब तिम्रो त्यसो भए क्वालिफिकेसन कति हो भनेर सोधेर ओरेर डक्युम्न्टसहरू बुझाएपछि चाहिँ प्राइभेटमा चाहिँ अब उनीहरूको उयो छ भने भ्याकेन्सीहरू छ भने उनीहरूलाई लिन्छ है उनीहरूलाई लिएपछि उनीहरूलाई ट्रेनिङहरू गराउँछ गभर्मेन्टमा चाहिँ त्यस्तो उयोहरू गराउँदैन त्यस्तो अब ट्रेनिङहरू त्यस्तो दिन मान्दैन किनकि गभर्मेन्टमा चाहिँ पहिला उनीहरूले उताबाट पुरै पैसाहरू पुरै तिरेर ट्रेनिङहरू गरेर आएकोहरूलाई मात्रै उनीहरूले चाहिँ गभर्मेन्ट हस्पिटलमा चाहिँ राख्छ है यति छ अब मैले चाहिँ भन्न चाहेको चाहिँ अब अरू फाल्टु है फाल्टु आएर पनि अब उनीहरूले अब कतिजना त पढनमा अलिकति विक नै हुन्छ है साइन्सहरू लिनु सक्दैन उनीहरूले तर पनि उनीहरूलाई त नर्स गर्ने अलिकति उयो हुन्छ नि त अब आफ्नो इच्छा हुन्छ होइन म चाहिँ अब मलाई चाहिँ अब यति साह्रो नर्स गर्न मन लागेको छ भन्ने इच्छा हुन्छ तर उनीहरूले त अब साइन्स लिन सक्दैन साइन्स लिन नसकेको कारणले गर्दा म त होस् हौ अब नर्सपट्टि लाग्छु भन्दाखेरि अब नर्समा जाँदाखेरि गभर्मेन्टमा जाँदाखेरि है अब उनीहरूले नदिँदाखेरि उनीहरूलाई कस्तो उयो हुन्छ होला कति जग्गा प्राइभेटतिर चाहिँ पैसाहरू पनि दिनुपर्छ आफ्नो ट्रेनिङहरूको लागि कति जग्गा पैसा दिनुपर्छ फेरि कति जग्गा प्राइभेटमा यस्तो पनि छ राम्रो पनि अलिकति फेसिलिटी पनि छ कति जग्गा चाहिँ अब यसो ट्रेनिङहरू गर्दाखेरि अब के अरे उयो गर्नेलाई नै ट्रेनिङ गर्नेलाई नै उयोहरू पनि दिनुहुन्छ सेलेरीहरू पनि दिनुहुन्छ होस्टलहरू बस्ने जग्गाहरू राम्रो फेसिलिटी नै हुन्छ है गभर्मेन्टमा चाहिँ त्यस्तो उयो गर्दैन फेसिलिटीहरू त्यस्तो उयो गर्दैन दिँदैन है फेरि गभर्मेन्टमा चाहिँ बेसीजस्तो नेपालीहरू चाहिँ कहिले पनि है मैले अब यस्तो देखेँ कति मैले देखेँ है तर अब हाम्रो यो कालिम्पोङ हस्पिटलमा चाहिँ है नेपालीहरू छ तर नेपालीहरू छ अन्त फेरि हम्रो जस्तो कि यो नेपाली ट्रेनिङ छ माथि यो उसमा नर्सिङ स्कुल ट्रेनिङ छ कालिम्पोङमा हो यहाँनिर चाहिँ हाम्रो नेपालीहरू चाहिँ एकजना पनि छैन है जति पनि यो बाहिरैबाट आएको बाहिरैबाट आएको यो बङ्गालीहरू भयो है नेपालीहरू चाहिँ एकजना पनि छैन हाम्रो जति पनि यहाँ कालिम्पोङको नेपाली अब त्यो बहिनीहरू छ नर्सहरू गर्ने उनीहरू सबै बाहिर पैसाहरू तिरेर अर्काको जग्गातिर गर्दैछ होइन फेरि उनीहरू उताकोहरू चाहिँ सबै यता आएर उनीहरू चाहिँ फेरि यता गर्छ त्यो चाहिँ किन चाहिँ अब त्यस्तो गर्दैछ होइन त्यो चाहिँ अब अलिकति उयो गर्नु पऱ्यो है त्यो चाहिँ अब खासमा हो भने त हाम्रो यताकै नेपालीहरूले नै अब यता कालिम्पोङमा पाउनु पऱ्यो होइन अब यतै काम गर्न पाउनु पऱ्यो अब आफ्नै जग्गामा आफ्नै यहाँनिर अब ठाउँमा जहाँ उसमा गर्नु पऱ्यो नि त पाउनु पऱ्यो कामहरू यहाँनिर अब आफूले भनेको जग्गामा कामहरू पाउनु पऱ्यो यहाँनिर अब त्यो माथि हस्पिटलमै पाउनु पऱ्यो यहाँ चाहिँ अब ट्रेनिङ गर्नेहरू पनि उनीहरू बाहिरबाट आएको छ बङ्गालीहरू नै आएको छ ट्रेनिङ गर्नेहरू पनि पेरि यहाँनिर कामहरू पनि बेसी बङ्गालीले नै पाउँछ अब हाम्रो यो नेपालीहरूले चाहिँ कामहरू पनि त्यस्तो पाउँदैन होइन उनीहरूले चाहिँ कामहरू गर्नको लागि पनि बाहिर नै जानुपर्ने अरे जस्तो यो नर्सहरू गर्नको लागि पनि बाहिरै जानुपर्ने अरे बाहिरै बेसी पैसाहरू तिर्नुपर्ने अरे यो चाहिँ अब त्यस्तो उयो भएन होइन अब हाम्रो नेपालीहरूलाई पनि अलिकति चान्स चाहिँ दिनु पऱ्यो नि माथि कालिम्पोङ हस्पिटलमा चाहिँ यति नै छ मेरोबाट चाहिँ